र मलाई मेरो अरू अ काम चाहिँ के हो भन्दाखेरि मेरो एकदमै कृषि व्यवसाय कृषि नै मेरो काम हो र शिक्षा बारेमा चाहिँ अब म एकदमै अब कम्ती पढेको छु दसौँ पास मात्रै गरेको मान्छे